फ्लिपकार्टको दाइ बोल्नुभएको हो म एउटा छत्तिस इन्चीको टिभी लिँदैछु लिन चाहन्छु त्यसमा कुन कुन अफरहरू होला केही अफरहरू छ अनि अफर राम्रो छ भने मात्र म टिभी लिन्छु नभए चाहिँ म लिन्नँ